दिदी मलाई नि उयो के भन्छ यो अन्डा म्यागी बनाइदिनुहोस् हो म्यागीमा चाहिँ नि घिउ हालिदिनुहोस् ल त्यो मलाई साह्रै मलाई मनपर्छ अन्तखेरि मलाई नि चिकन चाउमिन पनि बनाइदिनुहोस् ल चिकन चाहिँ अलिकति फ्राई गरेर हुन्छ नि रातो रातो बनाएको त्यो चाहिँ चाउमिन माथिबाट हालिदिनुहोस् हो अन्तखेरि मलाई दुइ प्लेट उयो पनि गरिदिनुहोस् न अम्लेट पनि हो अम्लेट प्याजबिना साधा बनाइदिनुहोस् ल र एक प्ले नि सुँगुरको बोसोसरीको मासुसँग चाहिँ भात गरदिनुहोस् न ल मलाई कालो दाल हो अन्तखेरि अलिकति गुन्द्रुकको अचार पनि त्येसमा हालिदिनुहोस् है ल